लकडाउनमा मैले पकाउने कुरा कुराहरूको प्रयासमा भन्नु पर्दा मैले त खासमा त्यो त्यो समयमा विशेष गरेर मैले पौष्टिक खानाहरूलाई नै प्राथमिकता दिएँ किनकि कोरोनाको टाइममा शरीरमा इम् इम्युनिटीको कमीले गर्दाखेरि अब किटाणुले रोगले पक्रिन्छ भन्ने थियो र अब धेरै जस्तो आफ्नो परिवारलाई एकदम सफा परि प परिकारले पौष्टिक खानाहरू जसबाट चाहिँ अब शरीरमा सम्पूर्ण रूपमा पौष्टिक अब पावोस् जो चाहिँ अब रोग प्रतिरोधक क्षमता होस् त्यो खानाहरूबाट भन्ने भयो र परिवारलाई त्यस्तो खाले त्यही त्यही प्रकारकै खाने कुराहरू पकाएर ख खिलाएँ त्यो मध्येमा पनि अब कतिवटा अरू यही नयाँ तरिकाको खाने कुराहरू पनि हामीले पकाउने पकाएर पकाउने कोसिस पनि गर्यौँ र धेर जस्तो चाहिँ हामीले चाहिँ पौष्टिक खानाहरूमा हरियो परियो साग सब्जीमा नै बेसी ध्यान दियौँ